दुई हजार बिसको कोभिडको बाद बालबालिकालाई अब अनलाइन क्लास गर्ने द्वाराले गर्दा उनीहरूको फोनको बानी बसेको थियो अब कोभिडको बेला सबैजना अनलाइन क्लास गर्दाखेरि अब स्कुलबाट ट्युसनबाट भनौँ अनलाइन क्लासले गर्दा अब तिनीहरूलाई फोनमा बोल्ने भिडियो कल उयो रे क्लास हुँदाखेरि चाहिँ अब तिनीहरू बानी नै भइसकेको थियो त्यसले गर्दा जब कोभिड सकियो र स्कुलहरू लाग्नु थाल्योपछि पनि बालबालिकाहरू अहिले पनि अब फोनमै बेसी कोट्याउनु खोज्छन् फोनै चलाइराख्नु खोज्छन् पढाइको टाइममा पनि अब फोन हेर्दै पढ्दै त्यस्तो गर्दै चाहिँ तिनीहरूलाई अलिकति साह्रो पर्दैछ अहिले मिन्स पढाइ गर्न र पढाइमा पनि अलिकति डिस्टर्ब हुँदैछ अब यही उयोबाट छुटाउन लागि अब टेक्नोलोजीबाट अलिक ग्याप दिनु लागि नानीहरूलाई चाहिँ अब तिनीहरूलाई मजाले भनेर पढाइको टाइममा पढाइ गराएर खेलकुदको टाइममा खेलकुद गराएर र फोन चलाउने समय चाहिँ अलिक कम्ती राख्यो अब नचलाऊ भन्दा पनि अब दिनमा एक घन्टा कि त आधी घन्टा जस्तो चलाउने टाइम दिएर पढाइको टाइममा चाहिँ पढाइ गराएरै हल्का स्ट्रिकै हुनुपर्छ त्यसरी मात्रै अलिक राम्रो हुनुसक्छ बालबालिकाहरू